र अब तपाईँहरूले सिलिन्डर जस्ट एलपिजी एलपिजी चलाउँदा अब तपाईँहरूले सपोज खाना बनाउँदाखेरि लिकहरू भइहाल्यो अरे भने तपाईँहरूले चिसो बोरा न अत्तालीकन चिसो बोराहरू लिएर त्यसलाई ढाक्नु सक्नु हुन्छ र तपाईँहरू कतैतिर जाँदा ओर्दा ग्यासहरू बन्द गर्न नबिर्सिनु होस् अनि त्यो ग्यासहरू खुल्लै राख्नु भएको छ भने धेरै ठुलो दुर्घटनाहरू हुन सक्छ त्यसले आगोहरू लाग्नु ओर्नु सक्छ अनि तपाईँहरूको सिलिन्डर एलपिजीमा खाना साना बनाउँदै गऱ्यो भने लिकहरू ग्यासहरू गनायो अरे लिकहरू भएको अब थाहा भयो भने चेक गरिहाल्नु अनि अनि आगो सिलिन्डरतिर आगोहरू लाग्यो भने नअत्तालीकन चिसो बोरा वा चिसो कम्बल थाङ्ना जे भए पनि भिजाईकन चिसो पारीकन त्यो माथि राखिदिनु भयो भने तपाईँको त्यो लिक हुनु बन्द हुन्छ र तपाईँहरू केही दुर्घटनाहरू हुनु अर्नुसित बाँच्नु सक्नु हुन्छ अनि तपाईँहरू जस्तै ग्यासहरू खुल्ला नछोड्नुहोस् बन्द गरेर कतैतिर लिकहरू भएको अरेको छ भने छिटो भन्दा छिटो त्यसलाई बचाइहाल्ने गरिहाल्नुहोस् र कहिले तपाईँहरू सिलिन्डर एलपिजी लिँदा ओर्दा चेक गरेर लिनु पर्छ र धेरै जोगिन पर्छ